नेपाली भाषालाई चाहिँ अब यो अङ्ग्रेजी र यो संस्कृत भाषाले धेरै प्रभाव पारिरहेको छ किनभने अब हामीले अब यो दैनिक जीवनमा है हामीले यो सधैँ नै अब प्रयोग गरिरहेका छौँ बोल्दा लेख्दा है अब अङ्ग्रेजी भाषाको चाहिँ के छ भने हामीले यहाँ अब अब पहिला ढोका भन्थे नेपालीमा ढोका अहिले खिड्की ढोका अब होइन ढोका खिड्की के के भन्थ्यो अहिले विन्डो है विन्डो विन्डो डोअर है त्यस्तो युज गर्छ अन्त अब यो अब हामीले कान्छा कान्छा भन्छौँ नेपालीमा संस्कृतमा कनिष्ठ अन्त अब रगत हामीले रगत खास गरेर रक्त पो थियो त्यस पछाडि रगत भन्न थालेको अब यो संस्कृत भन्दा पनि संस्कृत भन्दा चाहिँ हामी बेसी चाहिँ यता अङ्ग्रेजी भाषाको चाहिँ शब्दहरूलाई हामी बेसी प्रयोग गर्छौँ आमा बाबा मम्मी ड्याडी है र अब यो संस्कृतले ज्यादा संस्कृतले भन्दा चाहिँ यता अङ्ग्रेजीलाई नै बेसी प्रयोग गर्छौँ प्रभाव परिरहेको छ किनकि हामीले अब अङ्ग अब धेरै वर्ष अगाडि नै यो अब प्रभाव पारिसकेको थियो र अहिले चाहिँ त्यसको बेसी नै प्रभाव भइसकेको छ किनकि अब अहिलेको है अहिले अहिलेको जुन चाहिँ जन्म भएको नानीहरू हुन्छ उहाँले चाहिँ डाइरेक्ट उहाँहरूले चाहिँ अब है भनिहाल्छ मम्मी ड्याडी है मम्मी ड्याडी अब पापा है अब आमा बाबा त पहिला भन्थे अहिले भन्दैन मम्मी ड्याडी अन्त अब त्यस्तै अब इङ्गलिसमै अङ्ग्रेजीमै भन्छ धेरै कुरा पनि अब अहिले त अङ्ग्रेजी नै प्रायः बोल्छ अब इसस् यो पाठशाला है पाठशाला अब यो जुन कलेज अब जहाँ पनि हामी जान्छौँ अङ्ग्रेजी भाषा नै हुन्छ नेपाली धेरै मात्रामा अब त्यस्तो प्रयोग गर्दैन गर्छ तर नेपाली बोल्दाबोल्दै बिचमा हामी अङ्ग्रेजी लगाउँछौँ किनकि यो चाहिँ अब हाम्रो अब बानी बसिसकेको छ यो चाहिँ हाम्रो बानी नै भइसकेको छ बोल्ने अब हामी जस्तै अब ढोका बन्द गर भन्दाखेरि डोअर क्लोज द डोअर है इङ्गलिसबाट नै भन्छौँ त्यस्तो अब अहिले चाहिँ त्यस्तो अब त्यस्तो चलन भइसकेको छ र अब आउने जेनेरेसन अब आउने जुन अब अब आउने के भन्नु अब आउने जुन अब हाम्रो पछाडि आउने अब अब हाम्रो नानी है हाम्रो छोराछोरी जो उहाँहरू सबैले अङ्ग्रेजीबाट बोल्छन् नेपाली धेरै मात्र कम्ती नेपाली यदि हामीले बोल्यौँ भने मात्रै उहाँहरूले बोल्छन् नत्र हामीले बोलेनौँ भने उहाँहरूले बोल्दै बोल्दैनन् उहाँहरूले खालि अङ्ग्रेजी शब्दहरू मात्रै प्रयोग गर्ने गर्छ त्यही हो अब अङ्ग्रेजी पनि अब बोल्नुपर्छ तर नेपाली नेपालीमै अङ्ग्रेजी अङ्ग्रेजीमै अहिले चाहिँ तर हामी चाहिँ यसलाई मिसाएर है मिसाएर बोल्ने बोल्ने गर्छौँ अब नेपाली बोल्दाबोल्दै बिचमा अङ्ग्रेजी लगाउँछौँ कोही बेला बिचमा संस्कृत है त्यस्तै संस्कृत नेपाली भएर हामी बोल्छौँ र अब हाम्रो बाजे बोज्यू है पुर्खादेखि नै यही अब यसरी बोल्दै थिए अङ्ग्रेजी त त्यत्ति बेला थिएन बाजे बोज्यूले बोल्थेनन् तर पनि कतिवटा वर्डहरू चाहिँ अब इङ अङ्ग्रेजीमा केटल है अब केटल भन्थ्यो नेपालीमा कितली है खालि त्यो चाहिँ अब अङ्ग्रेजी वर्ड चाहिँ अलिकति नेपालीले अलिकति अब बिग्रेको भनौँ न बिगारेर नै केटल भनेको हो अब कति त्यस्तो अङ्ग्रेजी शब्दहरू छ जो चाहिँ नेपालीमा अलिकति बिग्रेर अङ्ग्रेजी जस्तै भन्ने गर्छ र अब प्रभाव त्यसको धेरै नै छ अब अझै प्रभाव पर्ने पर्छ त्यो चाहिँ हामीले बुझ्नुपर्छ हामीले अब त्यो चाहिँ अब अब अब हाम्रो जुन यो दैनिक हामीले चलाउने चल्दैछ जीवन त्यसमा चाहिँ हामीले सुधार यो शब्दमा यो भाषामा चाहिँ हामीले चाहिँ सुधार ल्याउनुपर्छ